हेलो म वान जिरो फाइभबाट बोलेको नि वान जिरो फाइभ रुम नम्बरबाट बोलेको ल भाइ तपाईँकोमा आज डिनरको लागि लोकल फुडहरू के हुन्छ फुडहरू

हजुर हजुर म हजुर म मोमो थुक्पा नै ट्राई गर्नुपऱ्यो भन्दैछु कि त्यसमा चाहिँ तपाईँको के के भेराइटी चाहिँ पाउँछ झोल मोमोमा चाहिँ अरू के चाहिँ उयो गर्नुहुन्छ ए अन्त हामी रुममा पाँचजना छौँ कि अन्त मोमोले मात्रै पुग्दैन होला अन्तखेरि त्यसमा अरू के के पाउँछ हजुर उयो लोकल कुखुराको सुपहरू हुन्छ खाना अँ सादा प्लेन खाना मात्रै खाना खानासँगै नि सुप

अन्त दुई प्लेट खाना कुखुराको सुपसँग त्यहाँदेखिको दुई तिन पेला मोमो त्यति गरिदिनु त्यति त्यति गरिदिनुहोस् न हजुर हुन्छ